केटा केटीहरूलाई विद्यालयमा ऋण र फिर्ताको बारेमा ध्यान दिएर सिकाउनु मलाई आवश्यक छ जस्तो लागेको छ किनभने ऋण लगेर समयमा नै फिर्ता गर्दा धेरै नै राम्रो हुन्छ बरोवरको लागि र विद्यार्थीहरूको पाठ्यक्रममा यो विषय थप्दा उनीहरूलाई स्टुडेन्ट्स लोनको बारेमा पनि पुष्टि गराएर कसरी ऋण लगेर समयमा नै फिर्ता गर्दा लाभ हुन्छ भन्ने कुरा सिकाउन सकिन्छ र पढाइको निम्ति पाइने विभिन्न लोनहरूसँग पनि साझा गराउन सकिन्छ जो पढाइको लागि उपयुक्त हुनु सक्छ